हेलो तपाईँ फ्लिपकार्ट कम्पनीबाट बोल्नुभएको हो म प्रिया लिम्बू मैले चाहिँ उयो फ्लिपकार्टबाट चाहिँ टि सर्ट अनि जिन्स मगाएको थिएँ त्यो चाहिँ आ डेलिभर्ड भएको देखाउँदै छ तर मैले चाहिँ अझैसम्म त्यो सामान चाहिँ प्राप्त गरेको छैन तपाईँहरूले चाहिँ कसरी यो केयरलेस गर्नुभएको अन्त मैले अस्ति नै यसलाई यस यसको चाहिँ अनलाइन पेमेन्ट गरिसकेको छु अस्ति नै मैले त्यो गर्नु गर्नु गर्नु मिल्थेन रहेछ तर गरिहालेँ अब यो मलाई चाहिँ यो पैसा चाहिँ वापस चाहियो